मैले घरमा खाना त बनाउँछु है तर त्यसलाई त्यसलाई त्यो खानालाई मैले मैले राम्रो बनाउँछु म के रे यो खाना बेच् खानालाई म क्यान्टिनहरू गरेर म पेसा बनाउँछु भनेर मैले कहिल्यै सोचिनँ किनभने मैले त्यो तेल्लाई पेसा बनाएँ भने मेरो घरमा मेरो घर सम्हाल्ने मान्छे हुँदैनथ्यो त्यसैले मैले जुन अडिक मेरो कुरालाई राखेँ त्यो कुरा चाहिँ मेरो फ्यामेलीले पनि मलाई एक्सेप गऱ्यो मलाई फ्यामेली फ्यामेलीकोबाट पनि तिमीले नगर्नु नै भन्ने कुराहरू आउँदाखेरि मैले फ्यामेलीको प्रतिक्रियालाई पनि मैले मानेँ है मैले कहिले्यै पनि पेसा बनाउनु चाहिनँ खानालाई बनाउँछु खाना तर त्यो पेसा बनाएर क्यान्टिनहरू खोलेर बस्नु चाहिँ मैले कहिल्यै पनि त्यो गरिनँ पनि मैले आफै पनि गरिनँ किनभने म एउटा हाउस वाइफ भएको कारणले गर्दाखेरि मैले त्यो कुरोलाई एक्लै गर्ने कुरो पनि हुँदैनथ्यो एउटा पेसा बनाइसकेपछि एउटा गएर क्यान्टिनहरू खोलिसके पछि त्यसमा सधैँ हन्ड्रेट पर्सेन्ट नै टाइम दिनु पर्ने हुन्छ त्यसैले आफ्नो गाकीहरू हुन्छ उनीहरू आउँछ बनाइदेउ भन्छ तर मैले यता घरमा टाइम दिनु नसक्दा मेरो घरको मान्छेहरूले पनि मैले जुन कुरालाई डिनाइ गरेँ मैले गर्नु चाहिनँ त्यो कुरालाई मेरो फेमेलीले नै खुसीसँग एक्सेप गरे त्यो कुरालाई है अनि यो खानाहरू चाहिँ म घरमै बनाउँछु घरमै फेमेलीहरूलाई ख्वाउँछु आफ्नो मान्छेहरूलाई ख्वाउँछु भनेर नै मैले सोचेँ मैले पेसा बनाउन चाहिनँ यसको यो पेसा नबनाउँदा मेरो फेमेलीहरू पनि खुसी भयो है म घरमा सँधैभरि घरमै बस्ने मेरो हुँदाखेरि मेरो फेमेली पनि खुसी भयो